हे भगवान् आज त म कस्तो दिनमा घरबाट निस्केछु हौ होइन ड्राइभर दाजु कति टाइम लाग्छ तपाईँको यो चक्काको पङ्चर बनाउन आज एनजिओको एघार बजे दार्जिलिङ पुग्नै पर्ने मिटिङ एकदमै इम्पोर्टेन्ट मिटिङमा हिँडेको त्यसै कारण त सिलगडी दार्जिलिङ मोडबाट बिहानै सात बजी चढेको गाडी हे भगवान् तपाईँको चक्का पङ्चर र घरी यो हर्नले काम नगर्ने के हो यस्तो तपाईँले यसो पेसेन्जरहरू यत्रो बिघ्न लिएर हिँड्दाखेरि एउटा गाडीलाई राम्रो मेनटेन गरेर हिँड्नु पर्ने तपाईँको कर्तव्य होइन यत्रो बेसी पेसेन्जर बोकेर हिँड्नु हुँदैछ तपाईँले सबैको ज्यान तपाईँको हातमा छ के गर्नु भएको यस्तो घरी चक्का पङ्चर हुन्छ तपाईँको घरी हर्नले काम गर्दैन यो दार्जिलिङको उकालो सिलगडीदेखि दार्जिलिङ जाने बाटोको त्यस्तै छ उकालो उकालो टर्निङै टर्निङ् हे भगवान् के गर्नु पर्ने हौ आज यति ढिलो भइसक्यो